ए अस्ति मैले त्यो जिन्सको पेन्ट किनेको थिएँ हो अन्तखेरि एकदम राम्रो रहेछ त्यसको क्वालिटी हो अनि अस्ति मैले एकपल्ट धोएको पनि त्यो पेन्ट अलिक मैला भएर धोएको थिएँ हो धुँदाखेरि पनि त्यसको कलरहरू चाहिँ उडेन अलिक राम्रै रहेछ क्वालिटी चाहिँ अन्त दुई हजार भनेको पन्ध्र सौमा किनेको पेन्ट चाहिँ हो राम्रो क्वालिटीको रहेछ अब तपाईँले पनि किन्नुहोस् भनेर नि